हजुर को बोल्नुभएको होला नि ए तपाईँको नाम चाहिँ के पऱ्यो नि ए हजुर तपाईँले मेरो म्युजिकको विषयमा के भन्नुहुँदै थियो नि

ए हो र भाइ होइन त्यो ड्रम चाहिँ मैले अस्ति तल नयाँ भाइ रहेछ म राम्रै बजाउँछु भनेर भन्यो कि अनि त उसलाई दिएको थिएँ खै अलिकति त खै मलाई पनि त्यो बजाको जस्तो लाग्छ ए त्यो ड्रमै मिलेको छैन है अँ मलाई त्यस्तो त लाग्यो नि गिटारमा त्यो कर्ड्सहरू मिलेको छैन जस्तो लागेको थियो त्यही त भाइहरूले यसो सजेसन गऱ्यो भने चाहिँ म त्यसलाई त्यो अलिकति उसो गर्छु मैले निकालिहालेको छुइनँ त्यसलाई कि मैले निकालेको छुइनँ अहिले त्यो ट्रायलमा मात्रै मैले पठाइदिएको तपाईँहरूलाई कि तपाईँहरूको त्यही सजेसनहरू आओस् भनेर नि अनि अरू केही चेन्ज गर्नुपर्छ फ्ल्युट चाहिँ मैले कति बेला हाल्दा ठिकै हुन्छ होला त्यो सेकेन्ड अन्तरामा हाल्नु कि त्यो फर्स्टमै त्यो फ्ल्युट हाल्नु अँ त्यो सेकेन्डमा त्यो हाल्दा चाहिँ त्यो

ए सेकेन्ड भर्समा चाहिँ त्यो मैले गिटारै गिटार हालेँ त नि त्यो भाइले होइन यसमा पनि गिटारहरूकै यो राम्रै सुनिन्छ भन्यो कि ए हजुर तपाईँलाई धन्यवाद है तपाईँले यस्तो मलाई सजेसनहरू दिनुभयो म यो क्यासेट निकालेपछि चाहिँ म तपाईँलाई पठाइदिन्छु नि एउटा ल कम्प्लिमेन्ट म होइन अलिकति चेन्ज गर्छु कि त्यहाँबाट तपाईँले फेरि मलाई हुन्छ हुन्छ म त्यो होइन म त्यो भाइलाई नै चेन्ज गर्छु अब म अर्कै ड्रमरहरू लगाउनुपऱ्यो हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद है यो क्रिटिक्सको लागि ल

हुन्छ हवस् ए पठाइदिनुहोस् न